हजुर हजुर भन्नुहोस् न एकदमै हाम्रोमा अर्ग्यानिक मात्रै बेच्ने गर्छ त्यही भएर सबैजाना के भन्नु भयो हजुर अर्ग्यानिक हाम्रो सागसब्जीमा चाहिँ रायोको सागहरू भयो है अनि तोरीको सागहरू भयो त्यो अनि के फर्सीको गट्टाहरू भयो है त्योहरू पाउँछ फ्रुट पनि पाउँछ अर्ग्यानिक त्यो हुन्छ हजुर भन्नुहोस् हजुर

ए धनियाँको पत्ता पनि पाइन्छ

हजुर हजुर त्यो चाहिँ अहिले हालैमा चाहिँ भएको छैन त्यसको सिजन आएको छैन त अहिले टमाटरको दाम अलिकति घटेको छ एक सौ रुपियाँ भएको छ हजुर एक सौ रुपियाँ भएको छ अहिले हजुर सिलगढीको होइन हजुर मेरो आफन्तहरूले फलाउनु भएको अनि म चाहिँ बेच्ने गर्छु

हजुर

हुन्छ

हुन्छ हजुर हुन्छ हवस् हजुर होइन एकदमै अर्ग्यानिकै हो हजुर हजुर होइन त्यस्तो छैन हजुर

हुन्छ आउनुहोस् न हुन्छ हवस् हुन्छ थ्याङ्क यू